कालिम्पोङ जिल्लामा चाहिँ केही स्थानीय मिडियाहरू छन् जसलाई हामी अब फेसबुकको मार्फत्बाट पनि हेर्न सकिन्छ जसलाई केटिभी च्यानल भनिन्छ जहाँ वहाँ जहाँ पनि पुग्नसक्छ वहाँले जानकारी दिइहाल्छ हामीलाई के गर्नपर्ने के गर्नपर्ने कसो गर्नपर्ने कहाँ घटना घट्यो के घटना घट्यो भने हामीलाई केटिभी च्यानलले सूचित गरिहाल्नुहुन्छ अन्त यस कारण बारेमा के भन्छु भन्दा चाहिँ के भन्दा चाहिँ अब कतिपय समाचारहरू हामी सुन्न पाइँदैन र हामीले केटिभीबाट सुनिहाल्छौँ हाम्रो लोकल च्यानल केटिभीले धेरै सहायता पुऱ्याउनुभएको छ त्यसले के गर्छन् कसो गर्छन् जहाँबाट पनि राख्छन् कता के के हो कसो हो भन्ने विषयमा हामीलाई केटिभीले दिइरहेका छन् अन्त जानकारीअनुसार अब केटिभी च्यानल चाहिँ हाम्रो एउटा लोकल समाचार भनौँ लोकल समाचारले चाहिँ हामीलाई फेसबुक मार्फत् तर्फबाट पनि या कुनै भन्दा पनि केटिभी च्यानलले चाहिँ हामीलाई धेरै काम गरिरहेका छन् अब यसरी समाचारपत्रभन्दा चाहिँ अब हाम्रा लोकल समाचार चाहिँ के भन्दा चाहिँ हिमालय दर्पण त्यहाँ खै अब केही गर्नपऱ्यो भने केही सुन्नपऱ्यो भने हिमालय दर्पणको एउटा पत्रिका किनेर हामीले पढ्नसक्छौँ जसमा जे पनि लेखेका छन् त्यहाँ के लेख्छन् जहाँ पनि समाचारहरू प्राप्त हुनसक्छ अब केटिभी च्यानल कालिम्पोङ कालिम्पोङ दर्पण भयो जस्तै अब सिक्किम दर्पण भयो अब लोकल अन्य अब सिलगढी दर्पण अनि यहाँ खरसाङ दर्पण अब खरसाङले त हामीलाई त्यत्ति नेटवर्क पहिला त दिन्थ्यो होला दिन्थ्यो तर आजकल दिँदैनन् अब त्यो कारणले गर्दाखेरि चाहिँ लिन साह्रै पर्छ अब त्योभन्दा चाहिँ अब म के बढी गर्छु भन्दा चाहिँ कालिम्पोङ जिल्लामा केटिभी चाहिँ सबसे बेस्ट हो उनीहरूले जहाँ मैदानका न्युजहरू पनि दिइरहेका छन् जे पनि दिइरहेका छन् अब समाचारपत्र भन्दाखेरि हिमालय दर्पण चाहिँ हाम्रो अब डिस्ट्रिक्ट कालिम्पोङ डिस्ट्रिक्टको लागि चाहिँ सबैभन्दा राम्रो पत्रकार भनौँ न त्यही पत्रकार नै हो अब कालिम्पोङ कोटिभीले त अब अब लोकल च्यानलमा अब केबल लाइनबाट हेऱ्यौँ भने अब लाइभ समाचार सुन्न पाइहाल्छ अन्त अब हामीले लाइभ समाचार सुन्न पाइन्छ भने फेसबुकतर्फबाट पनि केटिभी न्युज भनेर हामीले सर्च गर्दा पनि केटिभी न्युजको बारेमा केही पाउन सकिन्छ अनि अब पहिला पहिला त खरसाङ अल इन्डिया रेडियोले अल समाचार भनिहाल्थ्यो अब आजकल चाहिँ केटिभीले गर्दा चाहिँ धेरै राम्रो भएको छ अब त्यसले गर्दा चाहिँ एकदम म चाहिँ के भन्छु भन्दा चाहिँ हाम्रो लोकल च्यानल चाहिँ बेस्ट एन्ड लोकल समाचारपत्र चाहिँ तपाईँको हिमालय दर्पण राम्रो लाग्छ